कल्पना चावला चाहिँ भारत भारतबाट पहिला चन्द्रमामा पुग्ने स्त्री हुन् उनले पहिला चन्द्रमामा टेकेर चाहिँ हाम्रो भारतको नाम चाहिँ धेरै नै गौरव बनाएको छिन् अब जसला जसमा हामी आज नानीहरूले पनि पढ्छौँ हामीले पनि अलि अलि पढ्यौँ उहाँको बारेमा प पुरुषले गर्नु नकसेको काम स्त्रीले पहिला गरेपछि आजको नानीहरूलाई पनि धेरै साहस हिम्मत बढेको छ छोरी चेलीहरूलाई जसले को पढेर चाहिँ हाम्रो नानीहरूले पनि कि उसको बारेमा पढेर हाम्रो नानीहरूले पनि अँ हामी छोरी मान्छे भएर पनि सानो चाहिँ हैन हामी पनि धेरै कुरो गर्नुसक्छौँ भन्ने हौसला हिम्मत पाएको छ त्यसरी नै अब उसले गरेर भारत त गौरव भयो भयो सबै देशले चिने चिने हाम्रो नानीहरूलाई पनि साहस हिम्मत बढेको छ उनीहरूले पनि केही गर्छु केही गर्नुसक्छु भन्ने आशा चाहिँ लिएर चैँ पढ्दैछ